भारतीय चलचित्र र सङ्गीतको बारेमा चाहिँ म के सोच्छु भने पहिला पहिला पहिलाको है को जमानाकोले मलाई चलचित्र सङ्गीतहरू मनपर्छ है त्यसमा किनभने हाम्रो जुन चाहिँ हाम्रो अस हुनुपर्ने थियो है सङ्गीतमा हुनुपर्ने गुणहरू चलचित्रमा हुने गुणहरू त्यो सबै पाइन्थ्यो राम्रो पनि थियो है सिम्पल पनि थियो तर अब अहिलेको वा त्यही बेसी नै के भन्छ अब आधुनिकता एकदमै बढेको छ है अब मलाई त अहिलेको कप उनीहरूले लगाएको पहिरनै मनपरेन न र गीतमा पनि बेसी पप्सहरू अब त्यस्तो छ जस्तो चाहिँ हामीलाई अहिलेको अब हामी अब मतलब त्यही त्यति बेलाको अब जन्मेँ अहिलेको न परको जन्मिनेहरूलाई त मनपर्छ होला है तर मलाई चाहिँ मनपर्दैन होइन र विशेष गरी मलाई चाहिँ चलचित्र चाहिँ कस्तो हेर्नु मनपर्छ भने नि जहाँ चाहिँ हाम्रो जस्तै म चाहिँ अब नेपाली है मेरो नेप नेपाली चलचित्रमा चाहिँ म मेरो वेशभूषालाई प्राथमिकता दिएको मनपर्छ र साथसाथै हाम्रो भाषालाई होइन भाषाको पनि त्यहाँनिर राम्रो देखाएको मनपर्छ छ शृङ्खलाहरू पनि त्यहाँ राम्रो भएको मनपर्छ र विशेष गरी अब मेरो मनपर्ने अभिनेता त हिन्दीमा मलाई शाहरुख खान मनपर्छ है र अभिनेत्रीमा चाहिँ मलाई काजोल मनपर्छ र नेपालीको चाहिँ मलाई राजेश हमाल र अब नेपालीको चाहिँ अब अब अभिनेत्रीमा चाहिँ अब मलाई प्रायः सबै नै मनपर्छ होइन र मलाई सबैभन्दा मनपर्ने चलचित्रका गीतहरूमा चाहिँ मलाई हिन्दीको चाहिँ चाहुँगा मै तुझे साम सवेरे भन्ने त्यो एउटा दोस्तीको होइन त्यो एउटा फ्रेन्डसिपको त्यो एउटा गीत छ त्यो चाहिँ साह्रै मनपर्छ है त्यसले चाहिँ मलाई मेरो हृदयमा पनि छुन्छ किनभने यसको गीतमा चाहिँ एकदमै राम्रो पनि छ है यो फिल्म पनि एकदमै राम्रो छ एकदमै उहिलेको फिल्म हो र पनि एकदमै यसको जुन चाहिँ एउटा अब एउटा साथीले साथीलाई गर्नुपर्ने गुण चाहिँ एकदमै राम्रो देखाएको छ होइन एउटा मित्र भएपछि चाहिँ एउटा मित्रतालाई चाहिँ कसरी कायम राख्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै यो फिल्ममा जताएको छ त्यही कारण मलाई यो फिल्म पनि मनपर्छ